भाइ तिमी कहाँ छौ हौ मैले त्यत्रो गाडी तपाईँलाई बुक गरेको थिएँ मेरो घरमा बिमारी थियो अहिलेसम्मन् नौ बजी बोलाको साढे नौ भइसक्यो आ आइपुग्नुभएको छैन त हौ